ए गोदरेजहरू दाम हेरीहेरी छ तपाईँलाई कति जस्तोमा चाहिएको दश पन्ध्र हजारको त एकदम राम्रो क्वालिटीकै पाउनु हुन्छ राम्रो डिजाइन पनि एकदम तपाईँले मनपराउने खालकै छ भनौँ न अन्त टेबलहरू पनि राम्रै छ तपईँलाई काठको चाहिएको कि त्यो माथि ऐना भएको चाहिएको त्यो तपाईँले डिजाइनहरू चाहिँ आएर हेर्नु सक्नुहुन्छ नि हजुर हजुर ए अच्छा छा मुनि चाहिँ काठको त्यो खुट्टीहरू भएको अन्त त्यसमा एउटा एउटा एउटा अलमिरा हुन्छ त्योभित्र सामानहरू राख्ने अन्त माथि चाहिँ तेर्स् तेर्सो चाहिँ ऐना हुन्छ हो त्यस्तो भएको छ त्यो ऐनावाले भएको चाहिँ अलिकति तपाईँलाई महँगो पर्छ

हजुर हजुर ए अच्छा छा तपाईँले आएर हर्नु सक्नु हुन्छ नि हाम्रो थुप्रो डिजाइनमा छ हो काठको छ टिनको छ गोदरेज पनि तपाईँले काठको लानु हुन्छ कि टिनको लानु हुन्छ टिनको चाहि अलिकति महँगो पर्छ टिन टिनको चाहिँ अब अलिक हाई रेट नै छ भनौँ न अन्त हजुर हजुर अब देख्नु घरमा अब देख्नुको लागि चाहिँ काठको नै राम्रो हो यसो पाहुना पातहरू आउँदा फेरि हेर राम्रो देख्छ हजुर घर हजुर हजुर हजुर हजुर त्यो पल्ले बिच अँ बिचमा त्यो के के अब सामानहरू राख्ने कोठा कोठा त्यस्तो थुप्रो भएको छ हजुर हजुर हजुर हजुर त्यो थुप्रो कलरको छ ब्राउन ब्लू थुप्रो कलरमा तपाईँले हेर्नु सक्नु हुन्छ नि तपाईँको इच्छा हो तपाईँलाई कस्तो मनपर्छ हेरेर ए आच्छा छा छ छ छ आउनुहोस् न ए हजुर हजुर हजुर हजुर छ छ छ अँ छ छ एकदम राम्रो काठको त्यो टिक हुन्छ नि टिक टिकको देवानहरू छ हजुर हजुर सामानहरू राख्नु पनि हजुर हजुर हजु ए अच्छा छा हजुर हजुर हजुर हजुर हुन्छ तपाईँ जैले आउ आउनु सक्नुहुन्छ हाम्रो बजारमै हो दोकान मेन रोडमै तपाईँ बेलुका छ बजीसम्म चाहिँ हाम्रो खुल्ला हुन्छ तेतिन्जेलभित्र तपाईँ आएर दाम साम मिलाएर लानु सक्नु हुन्छ नि

हजुर हजुर हजुर हजुर हजुर भएनै हुन्च हुन्छ